म चाहिँ बिरुवाहरूको लागि चाहिँ आफै पनि कोसिस गर्छु बिरुवाहरूमा साइडबाट मल हाल्न अनि पानीहरू हाल्न हाल्छु र बिरुवाहरू जोगाउँछु मैले गर्दा पनि राम्रै भएको छ नजानेको खन्डमा आफूभन्दा बुजुर्गहरूसँग त्यो बारेमा कसलाई बेसी ज्ञान छ उनीहरूबाट म परामर्श लिने गर्छु